मैले चाहिँ अहिलेसम्म योगा चाहिँ गरेको छुइनँ किनभने मलाई त्यस्तो कुनै हेल्थको प्रब्लमहरू पनि छैन अन्त त्यहाँदेखिको म एकदमै अब मेरो हेल्थ राम्रै छ अन्त म स्लिम अनि फिट छु त्यही कारण चाहिँ मलाई अहिलेसम्म कुनै बिमारी पनि छैन त्यही कारण मैले चाहिँ अहिलेसम्म चाहिँ योगा चाहिँ गर्नु परेको छैन